हाम्रो संस्कृति सायद मुख्य पेसा भनेको चाहिँ हाम्रो संस्कृति नै हो हाम्रो पाहाडमा धेरै प्रकारको है जात भएको मानिसहरू बसोबासो गर्छन् है जसमा धेरै प्रकारका मानिसहरू छन् धेरै धर्मावलम्बीहरू बसोबासो गर्छन् है अनि हाम्रो देश चाहिँ अनेकातामा एकताको अद्भूत सङ्गम भएको मुलुक हो जहाँ अनेक धर्म भाषा जाति है सम्प्रदायका मानिसहरू एउटै मालामा विभिन्न फुल गाँसिएसरि रहेर बसेका छन् यहाँका हरेक जातिहरू चाहिँ धर्म सम्प्रदाय आ आफ्नै सांस्कृतिक सम्पति छ जो विभिन्न चाडपर्वहरू रूप लिएर आफ्नो समाज र चलनमा छ चलनचल्तीमा उनीहरू चलिरहेका छन् यसमा संस्कृतिमा हाम्रो देशमा धेरै प्रकारको कुराहरू मनाइन्छ धेरै चाडपर्वहरू मनाइन्छ अनि अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ मानिसहरू चाहिँ अहिले धेरै आधुनिक समयमा धेरै आधुनिक भएर गएका छन् समय सँगसँगै मान्छेहरू पनि आधुनिक भएर गएका छन् र ती मान्छेहरू समय सँगसँगै मान्छेहरू पनि आधुनिक भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो चाडपर्वहरू चाहिँ मान्छेले भुलेर गइरहेको छ अनि मलाई लाग्छ कि ती कुराहरू चाहिँ एकदमै भुल्न हुँदैन है जब हामी नेपालमा हेर्छौँ भने नेपालमा धेरै जस्तो मान्छेहरूले आफ्नो चाडपर्वहरूलाई निभाइरहेको छ उनीहरू चाडपर्वमा उनीहरू संस्कृतिमा भयो अनि है उनीहरू आफ्नो हाम्रो मातृमा मात्रै होइन तर उनीहरू आफ्नो व्यक्तिगत तिनीहरूको आफ्नो आफ्नो जातिमा पनि है आफ्नो जस्तै भयो धेरै प्रकारको जात जाति भयो मानिसहरू बोल्छन् बस्छन् जस्तै शेर्पा तामाङ गुरुङ भोटे लाप्चे यस्तो प्रकारले धेरै मानिसहरू बस्छन् उनीहरू सबै नेपाली भएको कारणले गर्दाखेरि जब हामीले कुनै कुराहरू पर्वहरू मनाउँछौँ भने सांस्कृतिक हुन्छ संस्कृतिमा सांस्कृतिक कुराहरू मनाउँछ तर त्यो मात्र होइन उनीहरूले आफ्नो सानो सानो कुराहरू आफ्नो शेर्पाहरूले जस्तो प्रकारले शेर्पा भोटेले मनाइरहेको हुन्छ उनीहरूको आफ्नो आफ्नो गुरुङहरूले मनाइरहेको हुन्छ आफ्नो आफ्नो लोसारहरू भयो धेरै प्रकारले उनीहरूले दसैँ दिवाली उनीहरूले आफ्नो आफ्नो चाडपर्वहरू मनाइरेहको छ अनि यस्तै प्रकारले हामीले जब आएर हाम्रो पाहाड इन्डियामा पनि हेर्छौँ भने अब हाम्रो इन्डियामा धेरै प्रकारले आफ्नो आफ्नो मानिसहरूले मनाइरहेका हुन्छ तर कतिवटा जग्गाहरूमा चाहिँ मानिसहरूले है यो आधुनिक कारणले गर्दाखेरि चाहिँ मान्छेले पनि धेरै आधुनिक भएर आफ्नो संस्कृतिलाई त्याग्दैछन् किन त्याग्दैछन् है मान्छेहरू धेरै बाठो भएको कारणले गर्दाखेरि त्याग्दैछन् मलाई चाहिँ लाग्छ आफ्नो संस्कृतिलाई कायम राख्नपर्छ ती कुरालाई त्याग्नुहुँदैन भनेर लाग्छ